विशेष बिहान ब्रेकफास्टमा बनाउने खाजामा विशेष छिटो मिठोको लागि म चाहिँ प्रायः चाउमिन बनाउँछु र चाउमिन चाहिँ अब कस्तो तरिकाले बनाउँछु भने नुडल्सलाई लिएर हल्का बोइल गऱ्यो बोइल गरेर त्यसलाई मजाले पखाल पुखुल पखालेर हल्का सर्स्युँ तेलमा हल्का त्यसलाई उयो गरेर फिटेर त्यसलाई सेलाए पछि चिकनको ल्याएर चिकनको पिसलाई मसिनो पिस बनाएर त्यसलाई तेलमा फ्राई गरेर त्यस माथि त्यसलाई बिट गाजर क्यापसिकम हरियो टमाटर हरियो मटर अनि गाजरहरू लगाएर फ्राई गर्छु हल्का फ्राई एकदम हल्का फ्राई बेसी हाफ बोइल जस्तो तरिकाको हल्का पकाएर त्यहाँदेखि तेसमा हुचिङ अजिना मोटो त्यसलाई अब हेल्थको लागि चाहिँ राम्रो होइन भन्छ र त्यसले गर्दा कम्ती त्यसलाई सेन्टको लागि टेस्टको लागि मात्र भनेर कम्ती युज गर्छु अनि त्यसलाई हल्का फ्राई गरे पछि त्यो माथिबाट म नुडल्स फ्राई अघि बोइल गरेको नुडल्स चाहिँ हालेर माथिबाट चिल्ली सस अब टेस्ट अनुसारले चिल्ली सस उयोहरू हालेर ससहरू हालेर म विशेष म घरमा त्यसरी बनाउँछु